म चाहिँ फ्री फायर गेम खेल्छु अन्त यो गेम भित्र चाहिँ वेपनहरू हुन्छ एआर एसएमजी स्नाइपरहरू हुन्छ अनि त्यो वेपनहरूको स्किनहरू हुन्छ कतिवटा रेअर हुन्छ कतिवटा अलिक नचल्ने हुन्छ त्यो रेअर स्किनहरूलाई किन्नु लागि चाहिँ डायमन्डहरू टप अप गर्नु पर्छ अन्त डायमन्ड टप अप गर्नु चाहिँ लाग्छ जस्तै कि असी रुपेको एक सय डायमन्ड त्यसरी नै पाँच सय रुपेको दुई हजारवटा कोही बेला फ्रिमा भेट्छ डायमन्ड खेल्दा खेल्दा अनि हामी गेम खेल्दाखेरि चारजना हुन्छौँ चारजना साथीहरू अन्त एउटा स्क्वाडमा चारजना हुन्छ अन्त म्याच स्टार्ट गरिसके पछि लबी भित्र जान्छ अन्त लबी भित्र पचासजना हो त्यस्तै हुन्छ कति एलिमिनेटेड हुन्छ कति मात्रै खेल्नु पाउँछ अन्त लबीमा तिस सेकेन्ड बसिसकेर चाहिँ प्लेन आउँछ प्लेनमा चढेर चाहिँ हामी अब सर्भाइभ गर्नु पर्ने हुन्छ म्यापमा म्याच भित्र अन्त प्लेनबाट झर्ने आउँछ प्लेनमा चढेको दस सेकेन्ड बाद चाहिँ झर्ने चान्सेस पाउँछ अन्त झरेर अब कहाँ झर्ने फेरि जगा हुन्छ त्यहाँ लिप पिक क्लक टावर ह्याङ्गर भिमा शक्ति हो त्यस्तै थुप्रो नै जगा हुन्छ अन्त प्रायः मान्छेहरू पिक फ्याक्ट्री क्लक टावर ह्याङ्गर अन्त भिमा शक्ति भयो हौ त्यस्तोमा उत्रिन्छ प्रायः स्क्वाड चाहिँ अन्त हामी पनि अब प्रायः त यतै पिकमा भयो यता भिमा शक्ति भयो यता क्लक टावर भयो हो त्यसमै उत्रिन्छौँ अन्त चारजना उत्रिसके पछि हामीले अब सर्भाइभ गनहरू वेपनहरू राम्रो राम्रो वेपनहरू खोजेर भेटाएर बोकेर चाहिँ हामीले सर्भाइभ गर्नु पर्ने हुन्छ अनि म्याचमा हामी खोज्छौँ अब कोहीले स्न्याइपर चलाउँदैछ भने कसैले एआर चलाउँछ अन्त एआर भनेको चाहिँ अब राइफल अन्त कसले चाहिँ एसएमजी चलाउँछ त्यो चाहिँ सर्ट गनहरू हो कसले चाहिँ मेसिन गन चलाउँछ चारजनामा एकजनाले स्न्याइपर एकजनाले राइफल एकजनाले मेसिन गन अन्त एउटाले सर्ट गन दुइजना अघाडि फुल अब एनिमिलाई मार्नु लागि क्रस गर्नु लागि दुइजना चाहिँ ब्याक सपोर्टमा हुन्छ हामी खेल्दाखेरि अन्त खेल्दै खेल्दै गइसके पछि मस्रुमहरू भेट्छ त्यो मस्रुमले चाहिँ इपी बढ्छ अन्त ग्लोवालहरू भेट्छ त्यो भित्र ग्लोवाल भन्ने हुन्छ ग्रेनेड हुन्छ अन्त ल्यान्ड माइन हुन्छ त्यसरी नै ड्रप हुन्छ त्यो ड्रप चाहिँ अब त्यसमा चाहिँ अलिक राम्रो राम्रो अलिक बेसी ड्यामेज लाग्ने सामानहरू भेट्छ त्यो ड्रपमा चाहिँ गन जस्तो कि एडब्लुएम एस एसबिडी त्यस्तै एम टु फोर नाइन हो त्यस्तो गनहरू भेट्छ ड्रपमा अनि त्यो ड्रप लुट्नुलाई चाहिँ सबै सबै स्क्वाड आउँछ अनि त्यो स्क्वाडलाई मारेर चाहिँ आफूले लुट्नु पर्ने हुन्छ कतिजनाले त लुटेर जान्छ अन्त त्यसमा गाडीमा आउँछ गाडी हुन्छ गेम भित्र बग्गी यो जिप मोन्स्टर ट्रक त्यस्तो एसेक्ट्रा एसेक्ट्रा थुप्रो गाडी हुन्छ अनि त्यो गाडीहरूलाई त्यो गाडीहरू बोकेर चाहिँ अब एउटा गाडीमा कोही उयसमा बाइकमा जस्तै कि दुइजना अँट्छ त्यस्तै कि एउटा स्क्वाड चारजना भइसके पछि एउटा जिप खोज्नु पऱ्यो अनि एकजना ड्राइभिङमा अनि तिनजना चाहिँ गन लिएर अब एनिमी मार्नुमा हुन्छ अन्त ड्रप लुटेर अब राम्रो राम्रो वेपनहरू लुटेर ड्रप लुटेर अब त्यसमा हामीले ड्रप लुटिसकेर हामी ल्यान्ड माइन लगाई राख्छौँ ल्यान्ड माइन अब ल्यान्ड माइन बम हो एउटा ल्यान्ड माइन बम लगाई राख्छौँ बिछाई राख्छौँ क्या अनि अघि बढ्छौँ अघि बढेर अब सर्भाइभ गर्दै जाँदा जोन आउँछ जोन अब फर्स्ट जोनमा अलिक ठुलो सेकेन्ड जोनमा अलिक सानो थर्डमा अलिक सानो फोर्थमा अलिक सानो फिप्थमा अलिक सानो सिक्सथतिर पुग्दा चाहिँ सानो लास्ट जोन चाहिँ सिक्स सेभेनतिर हुन्छ त्यो चाहिँ पुरा सानो स्पेस पनि सानो उयो पनि सानो अब त्यो चाहिँ हामीले अब जतिजना छ भने टाकटुकलाई मारेर चाहिँ सर्भाइभ गर्नु पर्ने हुन्छ बोया गर्नु पर्ने हुन्छ हामीले अनि अब पचासजनामा लास्ट जोन हुँदाखेरि अब कोही बेला त बिसजनाहरूसम्म हुन्छ अब आफूलाई साह्रो पर्छ पुरा गुडवलाहरू खेल्नु पर्छ अन्त अब कोही बेला चाहिँ एकदुइजना मात्रै हुन्छ हामी चाहिँ बेसी जस्तोमा चाहिँ एकदुइजना हुन्छ अन्त तिनीहरूलाई मारिसकेर चाहिँ बोया हुन्छ अनि बोया भएर बाहिर निस्किसके पछि र्याङ्क हुन्छ अब कोही बेला क्लासिक पनि खेलेको हुन्छौँ अनि त्यही खेल्छौँ बाहिर निस्किसके पछि अलिकिति र्याङ्क बढ्छ जस्तै कि अब र्याङ्क हुन्छ फर्स्टमा ब्राोन्ज त्यहाँदेखि सिल्भर अन्त गोल्ड अन्त डायमन्ड अन्त ए प्ल्याटिनियम अन्त डायमन्ड अन्त हिरोइक अन्त मास्टर त्यहाँदेखि ग्रान्ड मास्टर अब ग्रान्ड मास्टर पुग्ने चाहिँ अब युट्युबरहरू पिसी प्लेयरहरू उनीहरू हुन्छ उनीहरू चाहिँ अब डेन्जर डर लाग्दोहरू अन्त कोही बेला अब क्लासिक खेलिन्छ कोही बेला र्याङ्क खेलिन्छ र्याङ्क खेल्दा चाहिँ अब बोया गऱ्यो भने चाहिँ प्लस हुन्छ आफूले जति किल गरेको छ त्यति प्लस हुन्छ अन्त ब्याक भइसके पछि क्याम्पमा थुप्रो म्याप हुन्छ अब हामीले क्ल्यास स्क्वाड पनि खेल्नु सक्छौँ क्लासिक र्याङ्क अब क्ल्यास क्वाड र्याङ्क खेल्यो भने त्यही हो स्टार्ट हुन्छ चारजनामै स्टार्ट गर्नु पर्छ आफ्नो आफ्नो क्यारेक्टर स्किलमा डिपेन्ड गर्छ त्यो चाहिँ जसको राम्रो क्यारेक्टर जसको राम्रो स्किल त्यसले चाहिँ जित्छ त्यसमा चाहिँ अन्त वान टाइप भन्ने हुन्छ गेममा प्रायःले चाहिँ डेजलटिकल गन बोक्छ त्यसमा चाहिँ एसएमजिएम लाग्छ एसजिएमहरू लाग्छ अन्त चारजना हुन्छ त्यसमा चाहिँ फोर्थ राउन्डको हुन्छ फर्स्टमा दुइवटा वेपन मात्रै भेट्छ पिस्तोल र युएसपी भन्ने वेपन भेट्छ त्यसमा त्यो त्यो त्यो सर्भाइभ सके पछि चारजना मारिसके पछि त्यसमा चाहिँ खालि चारजना उता चारजना यता चारजना हाम्रो स्क्वाड र अरूको स्क्वाड मात्रै हुन्छ अन्त त्यो सर्भाइभ गरिसके पछि अर्को वेपनहरू भेट्छ अलिकिति बेसी पैसा भेट्छ अन्त त्यो पैसाले चाहिँ वेपन किन्नु पर्ने हुन्छ ग्लोवाल ग्रेनेड किन्नु पर्ने हुन्छ अन्त त्यो किनिसके पछि थर्ड राउन्ड त्यसरी थर्ड राउन्डमा अलिकिति बेसी त्यहाँदेखि फोर्थ राउन्ड फोर्थ राउन्ड सके पछि चाहिँ बोया हुन्छ बोया भनेको चाहिँ फिनिसिङ भएको गेम जितिसकेको अन्त ब्याक आइसके पछि एउटा म्याच खेल्दाखेरि एउटा स्टार बढ्छ त्यसमा सेम हो र्याङ्क ब्राोन्ज सिल्भर गोल्ड प्ल्याटिनियम डायमन्ड हिरोइक मास्टर ग्रान्ड मास्टर हौ त्यस्तै हुन्छ अब म चाहिँ मास्टरसम्म पुगेको मास्टर पुग्नुलाई चाहिँ हिरोइकसँग पुग्नु लागि त अब कति स्टार चाहिन्छ चाहिन्छ हिरोइक पुगेर पनि फिप्टी वानवटा स्टार प्लस गरिसके पछि चाहिँ मास्टर पुग्छ अन्त त्यसमै हुन्छ लोनोफ हुन्छ आ लोनोहरू चाहिँ पाँच राउन्डको हुन्छ वान बि वान पनि हुन्छ टु बि टु पनि हुन्छ अन्त हामी कस्टमहरू खेल्छौँ कस्टम आठ राउन्डको हुन्छ अब साथीलाई बोलाउँछौँ अब कति त गेम खेल्दा खेल्दा अब उसलाई माऱ्यो भने रिसिने हुन्छ निहु खोज्ने हुन्छ उनीहरूसँग चाहिँ अब तँ प्रो कि म प्रो भनेर चाहिँ अब ब्याटल खेल्छौँ वान बि वान ब्याटलहरू खेल्छुम् अन्त त्यसमा अब जितिसके पछि चाहिँ अब इमोर्टहरू हुन्छ किन्नु पर्ने गेममा गाडीको स्किन अन्त गनको स्किन भयो ग्लोवाल लुगाहरू राम्रो राम्रो लगायो उनीहरूलाई मात्रै खेलाउँछ नलगाउनेलाई खेलाउँदैन त्यस्तो हुन्छ फ्री फायरमा चाहिँ अन्त अरू त्यही छुरीहरू भेट्छ राम्रो राम्रो त्यो स्किनहरू हुन्छ उनीहरूको छुरीको स्किन भयो बमको स्क्रिन ल्यान्ड माइनको स्किन हातमा फिस्ट लगाउँछ फिस्टको स्किन एरहरूको स्किन हुन्छ अन्त हेलमेटको स्किन अब भेस्टको स्किन भयो यो सबै हामीले चाहिँ सबै पैसा टप अप गरेर चाहिँ पैसाले टप अप गरेर चाहिँ किन्नु पर्ने हुन्छ